नमस्कार सर

हजुर सर इन्चार्जमा तपाईँ र मलाई इन्चार्जमा राखेको रहेछ चिल्ड्रेन्स डेको लागि अन्त त्यो हो हो तिना हो तिन नोभेम्बरमा अलिक फङ्कसनहरू गरेर अलिकति त्यो अलिकति नानीहरूको लागि चाहिँ फङ्कसनिङ गरेर त्यो प्याकेट लन्चहरू कुराहरू थियो तपाईँको कि अनि त्यसमा तपाईँको अब प्याकेट लन्चमा अब के केहरू उयोहरू समोसा भयो तपाईँको कट्लेटहरू भयो स्विट्सहरू भयो त्यसको लागि नै हामीलाई चाहिँ उयो भन्दै थियो हजुर हजुर हजुर

हजुर त्यो बेटर हुन्छ त्यहाँ राम्रो पाउँछ तपाईँको खाना फुट्स अलिक राम्रो पाउँछ स्नेक्सहरू राम्रो पाउँछ हजुर

हजुर हजुर हजुर त्यस्तोहरू बेटर हुन्छ तपाईँको

हजुर हजुर

हजुर हजुर हजुर डिस्काउन्टमा हुन्छ तपाईँको मिल्छ तपाईँको हजुर हजुर हजुर हजुर त्यो बेटर हुन्छ तपाईँको हजुर होइन होइन लोकल एउटा सिङ्गर छ कि एउटा फेमस सिङ्गर छ कि अब यता नानीहरूको लागि नै सानसानो नानीहरूको लागि त्यो हुन्छ नि तपाईँको ती त्योहरू गर्दा पनि हुनु त हुन्छ त्यो पनि बेस्टै हुन्छ म हजुर हजुर त्यो हजुर मेन चाहिँ ग्रुप हजुर ग्रुप्स हजुर त्यो गऱ्यो भने चाहिँ राम्रो बेटर हुन्थ्यो त्यो र अन्त डान्स राम्रो हुन्थ्यो

हजुर हजुर हजुर हजुर त्यो पनि बेटर हुन्छ तपाईँको हजुर अलिकति त्यो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अप्रेल हजुर हुन्छ सर हजुर हजुर हजुर